हामी त नेपाली बोल्नु जान्दैनौँ स्कुल पनि बेसी पढ्न पाएनौँ बगानमा काम गर्नुपर्यो अन्त वरिपरि त छन् सबै भाषाहरू बोल्ने आदिवा भाषा आदिवासी भाषा सादरी भाषाहरू सबै बोल्छन् हिन्दी सबै इङ्लिसहरू सबै बोल्ने छन्